बर्खा लाग्योपछि हामी सानो कुवा खन्छौँ जसमा पानी जमिन्छ है जुन जुन बिरुवाहरूलाई पानीको अलिक जरुरत हुन्छ त्यसको लागि चाहिँ हामी त्यही सानो अलिक प्लास्टिक हालेर हुन्छ के के हालेर हुन्छ सानो पोन्ड जस्तो बनाइदिन्छौँ अनि जतिवटा बिरुवा जसलाई पानीको धेरै खाँचो छैन हामी सानो कुलो पनि काटिदिन्छ त्यो जुन बिरुवाको त्यो फेद हुन्छ त्यहाँबाट चाहिँ सानो अब जमिन्छ दुलो हुन्छ होइन त्यहाँनिर त्यो उयो भयोपछि त पानी जमी सानो कुलो काटिवरि निकालिदिन्छौँ से तर अब यदि तपाईँको गरमको मौसम छ अरे गरमको मौसममा पानी चाहिरहन्छ के गर्छौँ भन्दा हाम्रो पइपबाट पानी आउँछ त्यसबाट सानो त्यो पानी छर्किने त्यो हुन्छ त्यसले छर्किन्छ एकैचोटि ह्वालह्लाल चाहिँ पानी हाल्दैन छर्किने पानी हाल्छ फेरि तपाईँको बर्खामा त पानी हाल्नै परेन सो पाइपको का कनेक्सन हामी काटिदिन्छौँ त्यहाँबाट अन्त सानो पोन्ड बनाइदिन्छौँ अनि विन्टरको टाइममा त पानीको त्यस्तो उयो गर्नु पर्दैन अस्ति जुन पोन्ड बनाएको थियो पानी त्यो पनि चलाउँछौँ त्यो चलाएन भने पनि पाइपको पानी छर्किदिन्छौँ मलजल त हाल्नुपऱ्यो मल चाहिँ अब कम्पोस्टबाट ल्याए हुन्छ कम्पोस्टबाट ल्याएर बेला बेला चाहिँ हाल्छौँ जस्तै प्राय त तपाईँको जेनवरी फेब्रुअरीहरू तिरै मल हालिहाल्छौँ त्योपछि पछि बर्खाको तिर हाल्यो भने त बगाइहाल्छ मल त्यो भनेर अगाडि नै हालिहाल्छौँ